यस व्यापार र वाणिज्य जस्ता स्थानीय अर्थहरूमा चाहिँ हाम्रो नेपाली भाषालाई चाहिँ कसरी प्रयोग गर्न सकिन्छ भने चाहिँ है जस्तै कि हाम्रो यता कालिम्पोङमा धेरै जस्तो पसलेहरू चाहिँ हाम्रो नेपाली हुँदैन हुँदैन त होइन छैन कतिजना मान्छेहरू चाहिँ कतिजना दोकानेहरू चाहिँ कति कस्तो छ भने बाहिरबाट बिहारी भयो हाम्रो अन्य जातको हाम्रो नेपाली नभएर अरू धर्मको या अरू जातको आएर उनीहरूले आफ्नो दोकान बेच बिखन गरिरहेको छ अनि उनीहरूसँग चाहिँ हामी कसरी बात मार्छौँ भन्दाखेरि चाहिँ उनीहरूसँग जब हामी कुनै सामान किन्छौँ या फेरि बेच बिखन गर्छौँ त्यो हुँदाखेरि चाहिँ यस्तो कुरा हुँदैन कि हामीले हिन्दीबाट भनेर कतिजनालाई हन्ड्रेडमा दुई पाँच पर्सेन्ट दस पर्सेन्टलाई हामीले भन्न सक्छौँ होला सायद नेपालीबाट हिन्दीबाटै उनीहरूकै आफ्नो भाषा जसमा चाहिँ उनीहरू स्विटेबल हुन्छ उनीहरू कम्फोर्टेबल हुन्छ उनीहरूको लागि हामी भनिदिन सक्छौँ तर धेर जस्तो हामी चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले नेपालीबाटै बात गरिरहेका हुन्छौँ जस्तै कि अब उनीहरूले हामीले यो सामान कति भन्दाखेरि उनीहरूले यो सामान तपाईँको पाँच सय रुपियाँ भन्दाखेरि हामीले होइन भैया यो सामान त पाँच सयमा होइन अहिले भर्खरै उ त्यहीँ पर मैले दुई सौमा पाएको दुई सौमा दिनुहोस् न भन्दाखेरि उनीहरूले होइन होइन पाँच सौ दुई सौमा त मिल्दैन मैले पाँच सौ भनेको तपाईँले चार सौ पचास दिनुहोस् न भनेर भनीरहेको हुन्छ अनि यस्तै प्रकारले हाम्रो नेपाली भाषालाई है उनीहरूले पनि प्रयोग गरिरहेको हुन्छ अनि त्यस्तै प्रकारले कतिवटा जग्गाहरूमा चाहिँ के हुन्छ भने धेरजस्तो मान्छेहरू है हाम्रो यताको कमाने बस्तीको मान्छेहरू चाहिँ उताको उनीहरूको आफ्नो उनीहरूको भाषालाई हामीले अपनाउन सक्दैनौँ जस्तो कि हिन्दी बोलेर भयो उनीहरूको बङ्गला भषाहरूबाट भयो कतिवटा कुराहरू हामीहरू कम्फोर्टेबल हुदैनौँ यताको मान्छेहरू यसरी धेरै जस्तो मान्छेहरू चाहिँ उनीहरूले उताबाट आएर पनि उनीहरूको आफ्नो जग्गाबाट आएर पनि यहाँ हाम्रो एरियामा आएर पनि उनीहरूले आफ्नो भाषालाई होइन तर हाम्रो भाषा नेपाली भाषालाई नै उनीहरूले मान्यता दिएर चाहिँ उनीहरूले त्यही कुराहरू गरेर नै है नेपाली नेपाली भाषैबाट उनीहरूले आफ्नो जीविकै चलाइरहेको छ भनौँ न उनीहरूले नेपाली भाषाद्वारा नै उनीहरूले हरेक कुरो सुबिस्तासँगले गरिरहेको छ